अस्ति भर्खर यहाँ हाम्रो बुद्ध जयन्ती भयो एकदम ठुलो भयो एकदम रमाइलो भयो यसमा कहाँ कहाँको मान्छेहरू आउनुभएको थियो जस्तो कि सिलगढी जयगाउँ है हाँसिमारा वीरपाडा लङ्कापाडा यस्तै कत्ता कताको मान्छेहरू आउनुहुन्छ अनि यहाँ हाम्रो राइमटाङमा चाहिँ पूजाहरू हुँदाखेरि सबैजना आइदिइरहेको हुन्छ जस्तो कि भाइटिकामा हेर्नुहोस् ठुलो मेला लाग्छ यो ठुलो मेला लाग्दाखेरि सबैजना घुम्नु आउँछ कत्ता कता टाढटाढोबाट घुम्नु आउँछ त्यसरी आउँदा चाहिँ हामीहरूलाई पनि खुसी लाग्छ र अझै आउने दिनमा धेरै मान्छेहरू आओस् घुम्नुलाई अनि साथमा हाम्रो यहाँ जस्तो कि लक्ष्मीपूजामा प्रोग्रामहरू पनि हुन्छ प्रोग्रामहरूमा यहाँ डान्स हुन्छ गाना हुन्छ है अनि गाना हुन् गाना हुन्छ अझै धेरै जिनिसहरू हुन्छ त्यसमा चाहिँ जो पनि आएर जुनै जातिको आएर पार्टिसिपेट गर्दा पनि हुन्छ यहाँ अनि यहाँ एकदम राम्रो मतलब भाइटिकामा दसैँमा है लक्ष्मीपूजामा पनि एकदम राम्रो मतलब राम्रो उयो प्रोग्रामहरू हुन्छ धेरै टाढटाढोबाट मान्छेहरू आएको हुन्छ यहाँबाट अनि यहाँ वा वहाँ वहाँ पूजा हुँदा पनि यहाँबाट पनि टाढटाढोबाट कत्ता कता टाढोटाढोहरू जान्छ हामीहरू र

हामीले अनि हामी अनि